हामी उत्तर भारतमा पनि पूर्वोत्तर क्षेत्रका मान्छेहरू नेपाली भाषीहरू हाम्रो खानपिनहरू आफ्नै प्रकारको छ यस योभन्दा भिन्न प्रकारको दक्षिण भारतका खानपनिहरू चाहिँ के कस्ता रहेका छन् बताइदिनुहोस्